हेलो हजुर

हजुर हजुर हजुर हजुर हुन्छ हजुर अहिले केही गरेको छुइनँ बसिरहेको छु हजुर हुन्छ ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हजुर उम्म हजुर हुन्छ मिस अगाडि राम्रो पढ्ने प्रयास गर्दछु नि गर्छु नि

हुन्छ ए हुन्छ